अब मैले चाहिँ फिलहाल चाहिँ कलेज गर्दैछु र अब मैले चाहिँ टुवेल्भ पास गरेपछि चाहिँ एकदम अब ठुलो डिसिजन लिनु थियो होइन कि अब म पढ्ने कि अब काम टुवेल्भ सकेर काम गर्नेहरू भइरहेको थियो र अब घरबाट चाहिँ अब मलाई पढ्ने नै निर्णय दियो अन्त चाहिँ म पढेँ अन्त पढ्दाखेरि चाहिँ अब मलाई एकदम साह्रो थियो कुन चाहिँ कलेज पढ्ने कुन चाहिँ अनर्स लिएर पढ्ने कुन चाहिँमा मेरो पर्सन्टेजले सुइटेबल गर्छ अन्त चाहिँ एकदम साह्रो थियो र अब मैले चाहिँ मेरो दिदीबाट सल्लाह लिएँ अन्त उसले चाहिँ मलाई भन्नुभयो अब तेरो हिस्ट्रीमा राम्रो छ हिस्ट्रीमा मार्क्स राम्रो आएको छ र अब हिस्ट्रीमा ट्राई गर अन्त चाहिँ मलाई चाहिँ जिसी नै गर भनेर चाहिँ अन्त भन्नुभएको थियो घरबाट चाहिँ अन्त चाहिँ मैले ट्राई गरेँ अन्त चाहिँ अन्त एकदम दिदीले भन्नुभएको जस्तै राम्रो आएको थियो अन्त हिस्ट्रीमा अन्त चाहिँ मैले पाएँ पनि अन्त चाहिँ फिलहाल चाहिँ मैले त्यही दिदीकै सल्लाह लिएर चाहिँ अहिलेले फिलहाल कलेजमा पढ्दैछु र अब राम्रै भइरहेको छ हिस्ट्रीमा अब अरू सब्जेक्ट लिएको भए मलाई साह्रै पर्थ्यो होला हिस्ट्री चाहिँ अब म पहिलादेखिको हिस्ट्रीमा राम्रो भएको त्यही भकोले चाहिँ अब मलाई अलिक सजिलो भइरहेको छ र अब मजाले म पढ्दैछु